हेलो ओइ भाइ ए सुन न तँ अस्ति लोकल हाट गएको थिइस् हरे ए के के पाउँदो रहेछ हौ म त कहिले गएको छुइनँ कि अँ अँ अँ अँ आम्माहो तेत्रो बेसी सेलरोटीको मात्रै अँ अँ अरू पनि छ हरे ए त्यो हिल्ली एरियाको मात्रै हो है अरू मधेसी उयो त हुँदैन होला केही पनि सामानहरू त साँच्ची भन्दा त्यहाँनिर तोङ्बा पनि पाउँछ भनेर सुनेको थिएँ हो त्यो रियल हो कि त्यतिकै हो फेसबुकहरूतिर पुरा हालिरहेको हुन्छ अँ

ए अँ त्यहाँनिर ओपन्ली खानु पनि त दिँदैन होला नि त होइन ए अँ अन्त मोमोहरू पनि सबैको पाउँछ मोमोहरू पनि सबैको पाउँछ ए मट्टन पनि पाउँछ है अँ ए अँ फुलहरू पनि बेच्दोरहेछ है ए अँ सुन न त्यहाँबाट फुल चाहिँ कस्तो महँगो छ कि उयो छ हौ सस्तो नै छ हौ

आम्मामा अँ अँ अँ अँ अँ

ए त्यही त एउटा साथीले जाउँ कि जाउँ भन्दैथ्यो कि मलाई पनि लोकल हाट त्यही त म आफै गएको म आफै गएको छुइनँ त्यही त तँ गएको छस् भनेर सोधेको नि ल म बादमा तँलाई कल गर्छु नि ल अँ ल राख अहिले